ए अँ सन्नुहोस् न तपाईँकोमा सब्जीहरू ताजा ताजा पाइन्छ भनेर सुनेको थिएँ कि अन्त मलाई मेरो गाउँमा एउटा सानो प्रोग्राम राखेको छु कि त्यही भएर त्यहाँनेर मलाई सब्जी अलिकति चाहिएको थियो कि तपाईँकोमा कस्तो कस्तो सब्जीहरू छ होला है अहिलेको सिजनको सब्जीहरू के के छ होला नि ए ए हजुर उयोहरू चाहिँ कति होला है दामहरू कति गर्छ होला है सिमीको अन्त काँक्रा पनि चाहिएको थियो अन्त सिमी काँक्रा ए हजुर हजुर हुन्छ सुन्नहोस् न मलाई त्यसो भए सिमी दस केजी जति राखिदिनुहोस् न अन्त त्यसरी काँक्रा पाँच केजी जति अन्त चाहिँ अरू चाहिँ सिमी भयो काँक्रा भयो अन्त लौका चाहिँ कसरी भन्नुभयो बिस रुपियाँ केजी है हुन्छ लौका चाहिँ तिन केजी भए पुग्छ होला सायद है तिन केजी जति सिमी काँक्रा सिमी दस केजी काँक्रा पाँच केजी अनि लौका तिन केजी गरेर मलाई कहिले शुक्रवार चाहिएको त्यति राखिदिनुहोस् न म शुक्रवार निस्किन्छु नि तपाईँकोमा ए यति भन्नलाई हुन्छ थ्याङ्क यू म निस्किन्छु